हलो दाजु ए म चाहिँ यता फर्निचर हेर्नु आएको कि दाजु अनि त कस्तो डिजाइनहरू पाइन्छ होला दाजु हजुर दा हजुर घरमा सब हजुर हजुर घ हजुर हैन घरमा सजाउने चाहिँ कुन चाहिँ राम्रो हुन्छ होला हजुर हजुर

म चाहिँ अब यो बेड र सोफा लिऊँ भनेको अनि त कस्तो पर्छ होला सालको ऊ यो सगुनको गऱ्यो भने चाहिँ दामहरू

हजुर हजुर हजुर अलिक कम्ती बेसी घटबड हुँदैन अनि त दाजु

चालिस हजार त चालिस पैँतिस हजार त अलिक बेसी नै भएको जस्तो लाग्यो हौ दाजु हजुर अनि सोफा सोफाहरू चाहिँ कति पर्छ होला डिजाइनहरू कस्तो छ सोफाको

आमामा यत्रो पर्छ ए अनि ल अब त्यस्तै गर्नुपर्छ होला अब चालिसमा नै मिलाउनुपर्छ होला ए हुन्छ कहिलेदेखिन्को खुल्ला हुन्छ कहिलेदेखि खोलिन्छ हुन्छ हुन्छ म त्यसो भए भोलि आउँछु नि ल तपाईँकोमा